मैले चाहिँ कालिम्पोङमा लागेको एउटा सेलबाट चाहिँ एउटा डस्टबिन ल्याएको थिएँ है र यो डस्टबिन चाहिँ मैले सोचेको थिएँ राम्रो हुन्छ होला भनेर है किनकि मैले पहिला पनि किनेको थिएँ र अहिले लिएर आउँदाखेरि चाहिँ यो चाहिँ चलाउँदाखेरि एकदमै प्रडक्ट राम्रो छैन रहेछ र यसमा केही नरम कुराले लाग्दाखेरि पनि दागहरू देखिहाल्दो रहेछ र माथिबाट अलिकति अलिकति लम्बाइबाट झार्दाखेरि झर्दाखेरि पनि फुटिहाल्ने रहेछ है र यो चाहिँ म भन्छु यो प्रडक्ट राम्रो छैन है अब मेरो सोचाइ भन्दाखेरि भन्दाखेरि चाहिँ राम्रो आएन किनकि मैले त सोचेको थिएँ पहिला किनेको अहिले पनि राम्रै हुन्छ होला भनेर तर यो किन्दाखेरि चाहिँ आमा मैले अब यो दोस्रोपल्ट लिएर आएर हेर्दाखेरि चाहिँ यो राम्रो छैन रहेछ है र म अब अरूलाई पनि यही भन्छु राम्रो छैन रहेछ नकिन्नुहोस् है पैसाको हाम्रो वेस्ट मात्रै हुन्छ र अर्कोपालि चाहिँ म चाहिँ अब अर्कै ठाउँदेखि चाहिँ किन्छु